हेलो ओए सुन् न तैँले अस्ति मैले भनेको स्वेटर मगाइस् मेसोबाट ए मगाएको छैनस् राम्रै गरिस् नमगा किनभने मैले के भन्छ लगाएको चाहिँ लगाएको थिएँ हो अस्ति आएको थियो अस्तिको दिन तँलाई मैले कल गरेर पनि भनेको थिएँ यस्तो यस्तो भनेर अन्त चाहिँ लगाएको थिएँ अब हिजो लगाएकै धोएर सुकाउँदा त पुरै अब हुन्छ नि त्यो एकदम कलर पनि अब गएको गएको जस्तो देखेँ कालोमा कस्तो खालके फुस्रो फुस्रो भइरहेको छ हो अन्त फेरि त्यो सुकाएर त यसरी हेर्दाखेरि त भुवाहरू उठिरहेको रहेछ अनि चाहिँ अब मैले त अब राम्रै थियो अब आउँदाखेरि त राम्रो देखेको थिएँ नि त अब छाम्दाखेरि मजाको कलरहरू पनि है एकखेप लगाएर हेरेको त यस्तो उइस क्याप त्यो स्वेटरै एकदम ह्वाङलाङ्गै खालके पनि भयो हो तैँले नमगाएको राम्रै गरिछस् होस् अलिक पछि के भन्छ डिस्काउन्ट त्यही त अलिकति उयो थर्टी फाइभ पर्सेन्ट भनेर म पनि लोभिएर किनेँ अन्त अहिले चाहिँ अब त्यस्तो राम्रो चाहिँ लागेन मलाई क्वालिटी चाहिँ अलिकति एकखेप लगाउँदाखेरि नै कस्तो कस्तो भइरहेको छ हो अन्त त्योभन्दा त होस् नकिनेकै जित्छ अँ नकिन् ल त्यही भन्नुको लागि फोन गरेको थिएँ ल ल बाई